हेलो हेलो गुड मर्निङ अबिना म्याम हजुर म्याम के गर्नु हुँदैछ म्याम ए हजुर म्याम एकछिन तपाईँसँग बात थियो क्लासबाट अलिकति निस्किनुहोस् न म्याम ऊ यो अब हाम्रो होइन म त अहिले घरमा छु अन्त उयो र पनि अब हाम्रो रिपब्लिक डे आउँनु आँट्यो नि त होइन अन्त त्यो बारे अलिकति अब कुरा गर्नु थियो योपालि गर्ने कि नगर्ने भनेर नि अब यसो होइन सधैँ पनि गर्दै आएको तर अब अस्तिको वर्ष चाहिँ छुट्यो अनि अब योपालि चाहिँ गर्छ कि गर्दैन अब कस्तो प्रकारले गर्ने हो भनेर नि अब अब हामी नै छौँ अलिकति अन्त त्यही भएर चाहिँ अब कस्तो प्रकारले गर्नुपर्ने हो अब नानीहरूलाई कस्तो प्रकारले तयार गर्नुपर्ने हो अनि हामी टिचर्सहरूबाट नै अब के के गर्नु पर्ने हो अब पैसाहरू पनि उठाउँने हो कि होइन भनेर हो मिटिङ गर्नुपर्ने हो को अब अलिकति तपाईँ नै हुनुहुन्छ अब यो ऊ योमा त अन्त चाहिँ त्यही भएर चाहिँ मैले पहिला चाहिँ तपाईँसँगै कुरा गरिहाल्छु भनेर नि हजुर हजुर यो है डान्सहरूको जिम्मा चाहिँ अब कसलाई दिनुपर्ला अन्त अब रिपब्लिक डे भने पछि त अब जस्तो सुकै अब डान्सहरू गराउनु भएन हो अब यस्तो देशभक्ति प्रकारकै गर्नुपऱ्यो अनि गीतहरू पनि अब देशलाई नै समर्पितै गर्नु पऱ्यो अन्त मैले के सोचेको छु भने योपालि चाहिँ एउटा उयो पनि गरौँ न है अब ड्रामाहरू जस्तो अन्त त्यो गरायो भने एकदम राम्रो पनि हुन्छ होला होइन अन्त त्यो हजुर हजुर

हजुर अन्त हजुर हजुर अन्त यो ड्रामामा चाहिँ कसलाई दिनुहोला ड्रामा अलिकति राम्रो तपाईँले पनि राम्रै लेख्नुहुन्छ नि स्क्रिप्टहरू त त्यो स्क्रिप्टहरू त तपाईँ लेखिदिनु न म्याम हजुर हजुर त्योहरू अब हजुर हुन्छ त्यो त गरिहाल्छ अब हो अन्त यसो नानीहरूलाई छान्ने कामहरू गरिहाल्नु पर्छ अब बेसी टाइम छैन म्याम हो अन्त अब आज कहिले भोलितिरै अब यो मिटिङहरू गरिहालौँ होला है हुन्छ हुन्छ हुन्छ म्याम हुन्छ हुन्छ यही भन्नु लागि थियो है म्याम हुन्छ म्याम राखेको हुन्छ पढाउनुहोस् है हुन्छ हुन्छ म्याम